हाम्रो क्षेत्रमा बोल्ने भाषाहरू भनेको नेपाली हिन्दी बङ्गाली बङ्गला आदिवासी अन्त यहीँ छेउमा चाहिँ मेचे छ त्यो मेचे भाषा बोल्छ अरू तामाङ राई लिम्बुहरू आफ्नै भाषा बोल्छ र बेसी प्रयोग गरिने शब्द चाहिँ हिन भाषा चाहिँ हिन्दी हो जब हामी दोकानहरू जान्छौँ दोकानहरूमा सामान लिँदाओर्दा हिन्दी हिन्दीमै बोल्ने गर्छौँ बेसी जस्तो मान्छेहरूसँग हिन्दीमै बोल्ने गर्छौँ र नै बेसी चल्ती चाहिँ यहाँनिर हिन्दी छ